जगिङ स्वास्थ्यको लागि अति उत्तम हो बिहानै जगिङ गर्दा शरीरबाट पसिना जान्छ फ्रेस माइन्ड फ्रेस हुन्छ जगिङ गर्नाले नसा साथै हड्डीको जोड्नीहरूको राम्रो एक्सर्साइज हुन्छ यसले एक्सर्साइज भएको कारणले गर्दा जोइनहरूको दुखाइहरू हुनदेखि हामीलाई बचाउँछ अनि शरीरलाई स्वास्थ राख्नको लागि हो भनेदेखि हामाीलाई जगिङ गर्न आवश्यक पर्छ विशेष गरी वृद्धहरूको लागि शरीरमा जति पनि वृद्ध अवस्थाको रोग बिमारहरू ले शरीरलाई चाप्दछ भने त्यसमा जति पनि हामीले आफ्नो शरीरलाई त्यो रोगहरूदेखि बचाउनका लागि चाहिँ जगिङ गर्न आवश्यक पर्छ अनि विशेष गरी स्वास प्रश्वास प्रणालीको निम्ति पनि श्वास प्रश्वास प्रणालीको निम्ति पनि जगिङ आवश्यक हुन्छ किन भनेदेखि जब हामी हल्का दौडन्छौँ त्यति बेला हाम्रो श्वास प्रश्वास प्रणालीमा पनि धेरै सुधार आउने गर्छ यदि एक व्यक्ति एकदमै सुस्वास्थ रहन चाहन्छ भने त्यो व्यक्तिले व्यायाम गर्न चाहिँ अति सख्त जरुरत हुन्छ जस्तो लाग्छ